हेलो हेलो हेलो सुन्नुहुँदैछ हेलो सुन्नुहुँदैछ ए सुन्नुहोस् न म गीताञ्जली मोबाइल स्टोरबाट बोलेको कि ए सुन्नुहोस् न हाम्रो स्टोरमा चाहिँ मोबाइलको निकै अफरहरू चल्दैछ कि अन्त त्यही तपाईँलाई अफ अफर डिसकस गर्नुको लागि तपाईँलाई कल गरेको नि तपाईँलाई राम्रो प्राइसमा डिस्कउन्टसहित तपाईँले इएमआईमा पनि फोन लिनु सक्नुहुन्छ अहिले हाम्रो लेटेस्ट फोन आएको छ रेडमीको ट्वेल्भ आएको छ फाइभ जी जुन चाहिँ चाहिँ सोह्र साढे सोह्र हजार छ तपाईँको एमआरपी तपाईँले त्यसमा डिस्कउन्ट टेन पर्सेन्ट पााउनुहुनेछ हजुर हजुर हजुर त्यसमा चाहिँ टेन पर्सेन्ट डिस्कउन्ट छ अरू अरू पनि मोबाइल छ जस्तो अब सामसङको एस ट्वेन्टी भयो अब त्यस त्यसको एमआरपी अब प्रायमा हाम्रोमा सबै मोबाइलमा टेन पर्सेन्टदेखि लिएर फिफ्टी पर्सेन्टसम्म पनि अफर छ बुझ्नुभयो अन्त तपाईँको त्यसमा मोबाइलको कभर पनि तपाईँले फ्री पाउनु सक्नुहुनेछ अँ त्यसमा सबै फोन छ म हजुर अँ रेडमीमा भन्दा पनि अरू सबै प्रडक्टमा जस्तो सामसङमा छ रियलमी छ हाम्रो ए्या एप्पल छोडेर चाहिँ सबैमा हाम्रो प्रडक्टहरूमा चाहिँ अफ छ अफ छ टेन पर्सेन्टदेखि लिएर फिफ्टी पर्सेन्टसम्म तपाईँले आइफोन नभए अलिक ब्रान्डेड हाई ब्रान्डको पनि किन्नु चाहनुहुन्छ भने त्यो पनि हाम्रोमा छ जस्तो आ आइफोन फोर्टिन प्रो अहिले चल्दैछ त्यो आइफोन फोर्टिन प्रो हाम्रोमा अहिले छ विथ हजुर हजुर त्यो अन्त त्यो पछि तपाईँ होइन होइन तपाईँको एप्पलकोमा डिस्कउन्ट छैन तर उ यसमा चाहिँ डिस्कउन्ट छ तपाईँको अरू प्रोडक्टहरूमा चाहिँ डिस्कउन्ट छ हजुर हजुर त्यो सँगै रेडमी ट्वेल्भ फाइभ जी भन्छ कि त्यो चाहिँ फाइभ जी सपोर्ट गर्छ त्यसमा चाहिँ के छ भने नि तपाईँको प्राइस सिक्स्टिन थाउजन्ड फाइभ हन्ड्रे़ड अनलाइन प्राइस छ बुझ्नुभयो त्यसमा चाहिँ अब तपाईँलाई टेन पर्सेन्ट डिस्कउन्ट पाउनुहुन्छ टेन पर्सेन्ट डिस्कउन्ट पाएर चाहिँ के छ भने नि डिस्कउन्टमा के छ भने नि तपाईँले एट जिबी ऱ्याम फोन हुन्छ टू हन्ड्रेड फिफ्टी सिक्स जिबी चाहिँ इन्टर्नल मेमोरी पाउनुहुन्छ हजुर अन्त तपाईँको यसमा चाहिँ फोर्ट्टी एट मेगा पिक्सल क्यामेरा छ दुईवटा डुएल क्यामेरा हजुर अन्त ब्याट्री फाइभ थाउजन्ड एमएच ब्याट्रीको छ स्क्रिन तपाईँको फुल एचडी हो सेभेन पोइन्ट टू सिएमको हो सेन्टीमिटरको हो उम् इन ह्यान्ड फिल पनि राम्रो हजुर हजुर हजुर आ आइफोनमा डिस्कउन्ट छैन अहिले हाम्रो तर लेटेस्टली हाम्रो अरू सपहरूभन्दा चाहिँ हामीले चाहिँ कम्तीमै त्यसलाई दिन्छौँ जस्तो आइफोन भयो होइन तपाईँको आइफोन अब अरू सप स् स्टोरमा हेर्नुभयो भने तपाईँले मोबाइल स्टोरहरूतिर हेर्नुभयो भने तपाईँको त्यही नाइन्टी फोर थाउजन्डहरू पर्छ स्टार्टिङ प्राइस हामीले चाहिँ त्यहाँ स्टार्टिङ प्राइस चाहिँ हाम्रो एटी नाइन थाउजन्ड छ त्यसमा पनि राम्रो अफर छ अन्त हाम्रोमा चाहिँ सबै अब आइ एन्ड्रोइडमा अहिले हाम्रोमा रियलमी छ रेडमी छ ए हुन्छ हुन्छ तपाईँले तपाईँलाई किन्नु मन छ भने हाम्रो स्टोर गीताञ्जली स्टोर दार्जिलिङमा छ आउन सक्नुहुनेछ अँ हुन्छ दादा बाटाको छेउमा गीताञ्जली स्टोर